मधुमेहको उपचारको लागि चाहिँ हाम्रो गाउँतिर गर्ने उपाय चाहिँ त्यही हो बेलुका भिजाएको मेथीलाई बिहान खाली पेटमा मेथी पानीलाई भनौँ न खाली पेटमा पिउने गर्छ बिहान नै उठ्ने बित्तिकै अनि त्यस पछि त्यो त्यहाँदेखिको अर्को एउटा निम पत्ताको झोल बनाएर त्यो पनि पिउने गर्छन् क कडी पत्ता निम पत्ताको झोल बनाएर तर त्यो सधैँ चाहिँ होइन हप्तामा तिन दिन चार दिनहरू होला त्यस्तै अन्त त्यस पछि सदाबाहार भन्ने एउटा अहिले चाहिँ सबजनाले त्यो एउटा सब त्यो गर्नु थालेको छ सदाबाहार भन्ने फुलको पत्ता चाहिँ तिनवटा नभए दुइवटा चाहिँ बिहान उठेर त्यसरी नै चबायो अनि त्यस पछि निल्यो त्यसो गर्ने थालेको छ अन्त त्यसले पनि अब रोकथाम भएन भने चाहिँ त्यही हो कि डाक्टर देखाउन जान्छ अब डाक्टरको देखाए पछि त दबाई दिन्छ दिन्छ अभियसली अनि त्यो दबाई खायो दबाईले पनि भएन भने चाहिँ लास्टमा चाहिँ त्यही हो इन्सुलिन इन्सुलिनले चाहिँ अब कन्ट्रोल गर्छ नभए चाहिँ प्रायः घरको उयोले नै नुस्काहरूले नै हेल्प गरेको जस्तो लाग्छ मलाई